फोटो खिच्न सबैलाई इच्छा त हुन्छै हुन्छ र अहिलेको समयमा फोटोग्राफीको एकदमै महत्त्व बढेर गइरहेको छ र जहाँ हेर्नुहोस् बिहा हेर्नुहोस् कसैको वेडिङ छ भने फोटोग्राफी अलग्गै बोलाउँछन् पहिला पहिला यस्तो हुन्थेन पहिला पहिला रिल्सको समय थियो सानो क्यामेरा हुन्थ्यो र जता पायो त्यतै खिचाई फोटो खिचेर हिँड्थ्यो र अहिले त्यस्तो छैन अहिले एकदमै फोटोग्राफी बढेर गएको छ क्वालिटी एकदमै राम्रो बढेर गएको छ र मलाई फोटोग्राफीको कुरा गर्दा मलाई राम्रो फोटो आउने ठाउँ चाहिँ लामाहट्टा ममता पार्क हो किनभने त्यहाँ एकदमै तपाईँको लाइटदेखि लिएर तपाईँको सिनेरीदेखि लिएर तपाईँको इन तपाईँको मौसमदेखि लिएर एकदमै राम्रो जग्गा चाहिँ तपाईँको मा लामाहट्टा ममता पार्क हो एकदमै राम्रो फोटो आउँछ र मलाई त्यो ठाउँ एकदमै मन पर्छ फोटो खिच्नका लागि